अब गाई बस्तुमा चाहिँ हामी अब गाई बस्तु चाहिँ कसरी पालन गर्छौँ भन्दाखेरि चाहिँ अब बिहान उठ्यो बिहान उठेर हामी गोबरहरू सोर्छौँ गोबर सोरे पछि त्यहाँदेखिको अब दुध दुहुन्छौँ हातहरू मजाले धोएर त्यहाँको दुध दुहेर अब दुध ल्याएर चिया पकाएर खाएर त्यहाँदेखिको काममा लाग्छौँ अब गाईलाई दानाहरू पकाएर दिन्छौँ दाना पकाएर दिए पछि त्यहाँदेखिको अब सोत्तरहरू ओछ्याउनु पर्छ गाईलाई ओछ्यानको लागि सुत्नुको लागि ओछ्यानहरू ओछ्याई दियो त्यहाँदेखिको दाना दिन्छौँ दाना दिए पछि आलिकति घाँस हालिदिएर त्यहाँदेखिको घाँसमा जान्छौँ घाँसहरू काटे काटेर ल्याउँछौँ दिनमा तिन भारी घाँस काट्नु पर्छ दिउँसो दिउँसो पनि हाल हाल्छ अलिकति अनि बेलुका र बिहान चाहिँ अलिक निकै नै घाँस हाल्छ अन्त त्यहाँदेखिको अब सुँगुरको चारो खोज्नु जानु पर्छ सुँगुरको चारो खोज्यो ल्यायो काट्यो पकायो धेरै अब दुःख हुन्छ ल्याएर अब खोजेर ल्याएर पकाउनु पर्छ र आगोमा पकाउनु पर्छ दौराहरू पनि अब जङ्गलदेखि ल्याउनु पर्छ अनि सुँगुरलाई पनि अब हामी तिन टाइम दिने गर्दछौँ जस्तो गाईलाई दिन्छौँ त्यसरी नै अब सुँगुरलाई पनि स्याहार्छौँ सुँगुर पनि अब त्यही अब बिहान उठ्यो त्यसको पनि अब सुत्ने जगाहरू सफा गरिदिनु पर्छ झाडुले झाडु पानी हाल्दै पखाल्नु पर्छ अनि झाडु पानी हाल्दै पखालेर त्यसको पनि त्यसलाई पनि अब नुवाइ धुवाइहरू गरिदिनु पर्छ अहिले त धेरै गर्मीको अब ग गरमको दिनहरू छ पुरा गरम हुन्छ तिनीहरूलाई पनि अब नुहाइ दिँदा नुहाइ धुवाइ गरेर त्यहाँको चारोहरू हालिदिने गर्दछु अलि अलि अब खाजाहरू दियो त्यहाँदेखिको फेरि त्यहाँदेखिको दस बजी दिन्छौँ हामी दस बजी पनि फेरि तिनीहरूलाई चारोहरू हालिदिन्छौँ गाईलाई पनि घाँसहरू दिन्छौँ अनि त्यहाँदेखिको अब धेरै अब साह्रो छ गाई बस्तु पाल्नु अनि त्यहाँको चारो पनि अब एक पल्ट पकाएर हुँदैन सुँगुर पनि अब धेरै छ धेरै लामो समय जान्छ दिनभरि नै लाग्छ भनौँ अब गाई बस्तुको धुन गर्दै दिनभरि नै लाग्छ अनि त्यहाँदेखिको फेरि अब बाह्र बज्छ बाह्र बजे पछि त्यहाँको फेरि अब गाईलाई गाई पा उयो दिनु नुन पानी दिनु पऱ्यो घाँसहरू खाई सके पछि तिनीहरू एकछिन अब सुत्छ त्यहाँदेखिको फेरि कराउनु थालिहाल्छ त्यहाँ नुन पानी दिन्छौँ हामी अन्त नुन पानी दिए पछि फेरि अलिकति घाँस हाल्यो अनि अब सुँगुरलाई पनि त्यही हो बाह्र बजी अब बाह्र बजीको दिनु पऱ्यो त्यो पनि सुँगुरलाई पनि चारोहरू पकाएर बाह्र बजी एक टाइम फेरि दिन्छौँ हामी दुई टाइम हुन्छ त्यहाँको फेरि अब बेलुकीको पनि त्यही हो बेलुका पनि त्यस्तै हुन्छ बेलुका पनि अब त अलि अलि गोबर सोऱ्यो गोबर सोरे पछि अब हात खुट्टा धोयो त्यहाँको हातहरू पखालेर त्यहाँको फेरि दुधहेरू दुहुन्छौँ दुध दुहेर अन्त त्यहाँदेखि फेरि अब गाईलाई ओछ्याई दिनु पऱ्यो सुत्नुको लागि अलि अलि उयोहरू सोत्तरहरू जङ्गल गयो काटी ल्याएर आएर सोत्तरहरू ओछ्याई दियो अन्त त्यहाँदेखिको घाँसहरू हालिदिन्छौँ दिनमा तिन टाइम घाँस अनि एक दुई टाइम दाना अनि दिउँसो चाहिँ फेरि नुन पानी दिन्छ गाईलाई अनि सुँगुरलाई पनि त्यही हो दिउँसो अब पानी वा मकैहरू के केहरू हालिदिन्छ बाह्र बजी त्यहाँदेखिको फेरि बेलुकी पनि त्यही हो सुँगुरलाई चारो उयो चारो पकाएको चारो अब हरियो चारोहरू खोजेर जस्तो दामसा हरियो हरियो परियो के के हुन्छ मानेहरू अब हरियो अबिस उयोहरू मिसाएर चाहिँ पकाएर अब आँटामा मिसाएर त्यसरी दिन्छु सुँगुरलाई पनि अनि अब गाईलाई पनि गाईलाई चाहिँ अब गाईको चाहिँ अब त्यही भुस पिनाहरू हुन्छ त्यसमा दानामा पकाएर अब दामसाहरू के के दानाहरू हुन्छ कानेहरू के केहरू त्यस्तोहरू मिसाएर चाहिँ दाना बनाएर त्यसरी दिने गर्दछौँ नुन भुसहरू हालेर अनि सुँगुरलाई पनि त्यसरी नै दिन्छौँ